हाम्रो गाउँमा चाहिँ पढेर बेकारी भएर बस्ने दाजु दिदीहरू छ है हाम्रो ठाउँमा चाहिँ यस्तो ट्रेनिङ सेन्टरहरू चाहिँ बेसी मात्रमा छैन अनि त्यसै कारणले गर्दाखेरि केही अपरचुनेटीहरू चाहिँ भएको छैन